बाल्यकालको कुरा गर्दा मलाई एउटा कुराको धेरै सम्झना आउँछ र सधैँ सम्झना आइरहन्छ त्यो के हो भने म क्लास टु पढ्थेँ म जब स्कुल छुट्टी भयो हाम्रो साँढे बाह्रमा छुट्टी हुन्थ्यो र छुट्टी हुनु बित्तिकै सन्चबारको दिन हाम्रो स्पोर्टस डे हुन्थ्यो र बाह्र बजी छुट्टी हुन्थ्यो र बाह्र बजी छुट्टी हुनु बित्तिकै हाँ म यस्तो दौडिन्थेँ यस्तो कुदेर आउथेँ घर घर फेरि मेरो तेर्सो थिएन न गाडीमा चढ्नुपर्थ्यो हिँडेर आउनुपर्थ्यो बस्तीको मान्छे हो म र उकालो हिँड्नुपर्थ्यो आधा घन्टा जस्तो उकोलो सिँढी सिँढी सिँढी र पनि म त्यस्तो सिँढीमा कुदेको कुदेकै भएर घर आइपुग्थेँ एकदमै छिटो छिटो कुदेर आउथेँ घर सन्चबार किनभने मेरो बाल्यकालको समयमा त्यतिबेला शक्तिमान् भन्ने एउटा प्रोग्राम आउँथ्यो जुन नानीको लागि एकदमै राम्रो रहेछ अहिले सोँच्दाखेरि एकदमै मनोरन्जन एकदमै साइनटिफिक्ली साइन्स फिक्सन हलिहुड भएको जस्तो नि लाग्थ्यो त्यतिबेला एकदमै छक्कै पर्नु लाग्थ्यो अचम्भित भएर छक्कै परेर हेर्ने सिरियल त्यो थियो त्यतिबेला र एकदमै मलाई त्यो दिनहरू एकदमै सम्झना आउँछ